तिन फरवरी दुई हजार छ तेइस दिसम्बर दुई हजार सात तिस अगस्त उन्नाइस सय छ्यासी पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस छब्बिस जनवरी उन्नाइस सय पचास